ठिकै हो अब धर्म त गर्छ कतिले अब धार्मिक दृष्टिमा पनि अब राजनीति गर्छ हो लाभ उठाउँछ राजनीति लाभ उठाउँछ आफ्नो लाभ उठाउँछ र कतिले अब त्यसमा अबो आफ्नो फाइदा उठाउने काम पनि गर्छ राजनीतिमा हो त्यो धर्म विषय लिएर मोलाई चाहिँ त्यो त्यति इच्छा लाग्दैन हो धर्म भनेको अर्कै हो राजनीति भनेको अर्कै हो त्यसरी जानु पर्नेमा अब मैले यसो बुझ्दा चाहिँ त्यही हो धार्मिक उसमा पनि त्यो राजनीतिहरू हालेर यता उता गरेर के भन्नु अब त्यसलाई अब लथालिङ्गै पार्यो भनौँ भने देशै लथालिङ्गै पार्ला जोस्तो चाहिँ लाग्दैछ अब मेरो त्यो सानो सोचाइ भनौँ न अब म म त त्यो ठुलो त्यो राजनीति कुरा पनि गर्नु जान्दिन हो यता उता र मेरो सोचाइमा त्यही छ देशै लथालिङ्गै अब हिन्दू अरे मुस्लिम अरे क्रिस्तान अरे हो के अरे हो त्यस्तै छ मलाई चाहिँ त्यो सब चाहिँ अब ठिक लाग्दैन राजनीति गर राजनीति मात्रै गर यता धार्मिक पटि जौ धर्म मात्रै गर पुजा आजा गर भक्ति गर मेरो चाहिँ त्यही छ सोचाइ